अब पहिलोपल्ट गायनमा चाहिँ कसरी रुचि मेरो बढ्यो भन्दाखेरि चाहिँ मेरो आमाले सानोमा पनि नानीहरू नाच्नु पर्छ नानीहरू अघि जानुपर्छ सबैको हिचकिचाउनु हुँदैन अगाडि बढ्नु पर्छ भनेर अब आमाले पनि सिकाउनु हुन्थ्यो अन्त हामी नाच्थ्यौँ आमा पनि हामी सँगसँगै नाचेर यसरी हामीलाई मनोरन्जन गराउनु हुन्थ्यो अनि स्कुलतिर अलिअलि सानो सानो प्रोग्रामहरू हुदाँखेरि हामीलाई अघि निकाल्नु हुन्थ्यो हाम्रोमा पनि रुचि थियो र अघि बढ्थ्यौँ हामी गाउथ्यौँ देउसे भैलो जाँदाखेरि पनि हाम्र सांस्कृतिक प्रोग्रामहरू लिएर जान्थ्यौँ गीत गाउथ्यौँ नाच्थ्यौँ स्कुले टाइममा हामीलाई मजा लाग्थ्यो अन्त यसरी नै हामीले अब अलिअलि गर्दै गर्दै धेरै अलिकति ठुलो ठाउँतिर पनि गयौँ र अब अहिले वैवाहिक जीवनमा त्यस्तो कतिवटा ऊ यो न पाएकोले गर्दाखेरि चाहिँ हामी त्यो गर्न सकेनौँ तर सानैदेखि नै मलाई यो गीत गाउनु अनि नाच्नुमा पुरै रुचि थियो र अहिले मेरो नाती नातिनाहरूलाई पनि म पुरै इन्करेज गर्छु सबै कुरोमा अघि बढ त्यसमा सक्सेस भुव भएपनि नभएपनि तर पछि चाहिँ कहिले पनि नहट्नु तिमीहरू अघि बढनु पर्छ र मात्रै कुनले चाहिँ तिमीहरूलाई अब राम्रो गर्छ कुन कुरोमा तिमीहरू अघि बढ्न सक्छौँ त्यो छान्न पनि सकिन्छ र सधैँभरि अगाडि बढ्नु पछाडि हट्ने काम कहिले पनि नगर्नु भनेर सबैलाई म त्यही सुझाउहरू दिन्छु नानीहरूलाई